हजुर भन्नुहोस् म अजान्ता हिल्सबाट बोलेको हजुरले अस्ति सामान लानु भएको थियो नि हजुरलाई कस्तो लाग्यो होला है क्वालिटीहरू

हजुर हजुर हजुर अनि तपाईँलाई टी सर्ट टी सर्टको साइज कस्तो भयो फिटिङ भयो होला है हजुर अनि उयो डिजाइनहरू कस्तो लाग्यो तपाईँलाई हजुर हजुर कलर त जाँदैन नि हजुर जिन्सको साइज कस्तो भयो कम्मरमा हजुर हजुर अनि तपाईँलाई अझै के के मन पऱ्यो होला है त्यहाँबाट हजर ट्रयाक कस्तो लानुहुन्छ होला है

ए हजुर हुन्छ नि त्यो तपाईँ आउनुहोस् न म दिइहाल्छु नि ए हजुर एनिमीको कस्तो खाले चाहियो तपाईँलाई होला है ए हजुर तपाईँ आउनुहोस् कुनै दिन आएर यता डिजाइन दिइराख्नुहोस् न चुज गरिराख्नुहोस् हामी प्रिन्ट गराएर राखिदिन्छ नि तपाईँको लागि हजुर हुन्छ नि त्यस्तो तपाईँ आएर लुगा चुज गर्नुहोस् अनि डिजाइन चुज गर्नुहोस् हामी डिजाइनको त्यो प्रिन्टिङ गराएर तपाईँलाई दिइहाल्छ नि हजुर तपाईँलाई जस्तो भन्नुहुन्छ त्यस्तै ए टू जेड एक्युरेट गरेर दिन्छ नि हजुर तपाईँलाई कस्तो जुत्ता चाहियो होला है हजुर ए हजुर अनि डिजाइन चाहिँ कस्तो चाहियो तपाईँलाई ए अहिले त नयाँमा आएको छ नि अलिक एड्भान्स हजुर त्यो चाहिँ तपाईँलाई कस्तो लाग्यो होला हजुर त्यो लेस बाँध्न नै नपर्ने क्या खप्पै खुट्टा हाल्ने हजुर हजुर हजुर सबै छ नि त्यसमा सेट सेट भएकै मोजा आउँछ कि त्यसकै कम्पनीकै आउँछ नि हजुर हजुर अनि अरू भन्नुहोस् तपाईँलाई अझै के के चाहियो होला है मेरो दोकान त कालिम्पोङमा पनि छ यता बाहिर सिलगढी कलकत्तातिर पनि छ नि तपाईँलाई जता पनि सामान चाहियो भने तपाईँले अर्डर गर्न सक्नुहुन्छ अनलाइन डि हामी होम डिलिभेरीहरू पनि गरिन्छ हो अनि यता रेस्ट्रुरेन्ट पनि हाम्रो भाइहरूको छ रेस्ट्रुरेन्टतिर पनि सामानहरू खानेकुराहरू पनि अर्डर गर्नु सक्नुहुन्छ तपाईँले हजुर होम डिलिभेरी हुन्छ नि होइन तपाईँको टाइममै पुऱ्याइदिन्छ नि ढिलो त हुँदैन नि ए त्यो त अब त्यस्तो नराम्रो त छैन नि हाम्रो छिटै आइ पुऱ्याइदिन्छ नि हजुर अझै तपाईँलाई अझै तपाईँलाई के के चाहियो होला है ए हजुर हजुर हुन्छ नि तपाईँ आउनुहोस् न हजर तपाईँको साथीलाई लिएर आउनुहोस् न अझै तपाईँलाई हाम्रो सर्भिस कस्तो लाग्यो होला है

ए हजुर अझै तपाईँलाई के चाहियो भने भन्नुहोस् न म्याम ए हवस् हुन्छ थ्याङ्क यू